हेलो

अन्जिता बोलेको होइन ए तिम्रो अब टुवेल्भ कम्प्लिट भयो होइन ए अन्त अब के गर्ने कलेज गर्ने कि नगर्ने ए त्यही त कलेज गरौँ भनेको कहाँ कतातिर गर्ने तिमी यतैतिर ए त्यही त मलाई पनि कलेज गर्ने भनेको त साथी पाएन सबै उनीहरू बाहिरतिर गयो त त्यही भएर म चाहिँ अब घरकै छेउतिर गरौँ भनेको तिमी बिरपाडातिरै गर्ने

अँ मैले पनि त्यस्तै सुनेको थिएँ जायगाउँभन्दा चाहिँ बिरपाडै राम्रो छ भनेर सुनेको थिएँ अँ सुन न तिमी स्ट्रिम स्ट्रिम कुन चाहिँ लिने आर्ट्स कि ऊ यो मेडिकल के के लिएर पढ्ने ए त्यही त म पनि आर्ट्सै गर्छु सोचिरहेको थिएँ अब टुवेल्भसम्म पनि आर्ट्सै गर्यो अँ त्यही त आर्ट्सको त मैले सुनेको थिएँ त आर्ट्सको सब्जेक्टहरूको चाहिँ प्रोपेसहरू छ प्रोफेसरहरू सबै छ भनिरहेको थियो नि त कलेजमा ए हुन्छ नि त ल ल त्यसो भए बिरपाडामै गरौँ न त ल

फर्म फिल अप अब गरौँ न त छिटै गरौँ न त ल अहिले स्टार्ट भएछ अरे नि त फो फर्म फिल अप गर्ने त्यही भएर सँगै जाऔँ न त ल ए ए हुन्छ नि त ल त्यसो भए जाऔँ न त ल फर्म फिल अप गर्नु एकदिन ए ल ल हुन्छ म पनि पर्सि त फ्री छु त पर्सितिर जाऔँ न त ल को अँ भन्दै थियो त मैले उसलाई कल गरेको थिएँ ऊ पनि गर्छु भनिरहेको थियो आहिले चाहिँ ऊ उता उसको मम्मीको घर गएको थियो त त्यही भएर अलिक नेटवर्क प्रोब्लम भएर उसलाई कल लागेको छैन त तर ऊ पनि गर्छ भोलि आउँछ त ऊ पनि अन्त ऊ पनि गर्नु त कन्फर्म हो त गर्छ पर्सि सँगै जाऔँ न त ल तिनजना ल अँ त्यही त भनेको त्यही भएर त अब भोलि एकदिन एकदिन उसलाई पर्खौँ होइन अनि पर्सि जाऔँ न त ल ए ल बाई